र यो नेपाली भाषामा धेरै लेखहरू लेखिने गर्छ कथा कविता निबन्धहरू योबाहेक पनि धेरै लेखहरू लेखिन्छन् अनि नेपाली भाषामा धेरै राम्रो राम्रो लेखहरू पनि लेखिन्छ जस जो चाहिँ साधारणभन्दा साधारण मान्छेले सजिलैसित बुझ्न सकिन्छ कतिवटा लेखहरू यस्ता पनि हुन्छन् जो चाहिँ अलिक साधारण मान्छेलाई बुझ्न अलिक गाह्रो पनि हुन्छ है अनि यो जति पनि कथाहरू भयो नाटकहरू नेपाली भाषामा लेखिएका यो छायाङ्कन पनि भएको छ कतिवटा यसको फिलिमहरू पनि बनिएको छ सायद त्यो सँगसँगै यी कत्तिवटा नाटकहरू प्रस्तुतहरू पनि भएको छ

अरू धेरै रोचक रोचक कुराहरू पनि लेखिएको छ